हेलो आदित्य रेस्टुरेन्ट है तपाईँहरूको डेलिभरी पार्टनरले चाहिँ मेरो कल उठाइरहेको छैन मैले कत्तिचोटि उहाँहरूलाई कल गरेँ र पनि उठाउनु भएको छैन मेरो एकदमै डेलिभरी चाहिँ एकदमै ढिलो भएर गइसक्यो है त्यसै कारण तपाईँहरूले अलिकति यसमा हेर विचार गरिदिनुहोस् है मेरो उहाँहरूले मेरो साथ साथै उहाँहरूले मेरो कल पनि उठाइरहनु भएको छैन त्यही भनेर अलिकति यो विषयलाई तपाईँहरूले हेरिदिनुहोस्